गुड आफ्टरनुन हजुर हजुर हजुर हुन्छ अहिले चाहिँ अब यहीँ अब कालिम्पोङभरि त अब त्यो डेलो छ हो त्यहाँ आउनु सक्नुहुन्छ त्यहाँनिर चाहिँ अब धेरै अब तपाईँहरूलाई मन पर्ने उयोहरू छ त्यहाँनिर अनि त्यहाँनिर हुन्छ अनि त्यहाँदेखिको लाभा साइट छ हो अन्त यहाँ तल अब रमाइलो सन्तुक सबै तपाईँको खानु बस्नु सबै सुविधा छ त्यहाँनिर तपाईँहरू मज्जाले घुम्नु पनि सक्नुहुन्छ गाडीको प्रबन्धहरू पनि सबै मिलिहाल्छ पाइहाल्छ गाडीहरू पनि हो हामी मिलाइदिइहाल्छौँ नि त्यो पनि तपाईँले अब आउनु भयो भने चाहिँ अब फिक्स गरेर हामी सबै त्यो गरिदिइहाल्छौँ अनि तपाईँहरू अब बस्नेहरूको त सुर्ता नगरे पनि हुन्छ यहाँ सबै मिलिहाल्छ हो अनि तपाईँहरू यहाँ तल अब जानु मन गर्नु भयो भने चाहिँ तल परम् होमस्टेहरू पनि छ त्यहाँनिर चाहिँ अब स्वीमिङ पुलहरू पनि छ हो अनि मज्जको जग्गा छ हजुर बस्नुको सुविधाहरू राम्रै छ हजुर हुन्छ हुन्छ